मैले एउटा अर्डर गरेको खानाको बारेमा म भन्न भन्छु है त्यो चाहिँ के हो भन्दाखेरि मैले एउटा खाना अर्डर गरेको थिएँ है धेरै पैसा हालेर खाना अर्डर गरेको थिएँ तर त्यो खाना चाहिँ एकदमै धन्न राम्रो आयो है जस्तो मैले सोचेको थिएँ जस्तो मैले पैसा हालेको थिएँ उनीहरूले अर्डर गर्नु अगाडि जसरी उनीहरूले यो हालेर दिन्छु एकदमै राम्रो पाउनुहुन्छ एकदमै ताजा पाउनुहुन्छ भनेर कुनै पनि गन्ध नभएको सामानहरू पाउनुहुन्छ भनेर उनीहरूले पहिला लेखेर पठाएको हुन्छ तर त्यहीअनुसार मैले एउटा खाना अर्डर गरेको थिएँ है तर त्यो खाना चाहिँ एकदमै नराम्रो आयो जोसमा मेरो पैसा मात्रै खर्च भयो त्यसमा चाहिँ मलाई एकदमै गुनासो लागेको छ अब त्यो खानेकुरा त म फिर्ता गर्न पनि सक्दिनँ तर जो रेस्टुरेन्ट वालाहरूले पहिला यो लेखेर पठाएको हुन्छ कि यति रुपियाँमा यति पैसा पाउँछ पैसामा चाहिँ यति यति यस्तो यस्तो चिजहरू पाउँछ भनेर पठाएको हुन्छ है तर त्यो खालके सामानहरू चिजबिचहरू खानेकुराहरू नहुँदाखेरि चाहिँ एकदमै मलाई नराम्रो लागेको छ रेस्टुरेन्ट वालाहरूले चाहिँ यसरी नढाँट्न नढाँटीकन जे पाउँछ त्यही नै लेखिदियो भने चाहिँ राम्रो हुने थियो मानिसहरूको पैसा चाहिँ खर्च नै नगराएर राम्रोसँगले खानेकुराहरू पठाइदियो भने चाहिँ फेरि फेरि पनि रेस्टुरेन्ट वालाहरूलाई राम्रो नै हुने थियो तर यसरी एकैपल्ट एकपल्टमा अर्डर गर्दाखेरि नै नराम्रो खाना पठाइदिएपछि चाहिँ घरिघरि पनि पठा अर्डर गर्नु मन लाग्दैन त्यसरी खानाहरू गन्ध गन्ध भएको नराम्रो खराब भएको पठाउँदाखेरि चाहिँ ग्राहकहरूलाई पनि नराम्रो नै लाग्छ आफ्नो पैसा गएको जस्तो लाग्छ त्यसले गर्दाखेरि रेस्टुरेन्ट वालाहरूले चाहिँ आउँदो दिनहरूमा चाहिँ यसरी खानाको विषयमा चाहिँ बढोत्तरी गरेर नलेखिदिनु होस् भनेर चाहिँ नलेख नलेखिदियोस् भन्न चाहिँ म चाहन्छु